हाम्रो यो मिडियाको कारणले गर्दा चाहिँ अब कहाँ के घटना हुँदैछ त्योहरू कसले छिटो देखाउने भन्ने तर्फ राख्छ र कुन चाहिँ देखाउँदा राम्रो हुने हो न कुन चाहिँ देखाउँदा नराम्रो हुने हो भन्ने नसोचिकन मिडियाबाट हाल्छ र त्यहीँबाट पनि कत्ति नक नकारात्मक उर्जाहरू पनि अरूले पाउनसक्छ र हाल्न नहुने कुराहरू पनि हालेर देखाइदिन्छ मिडियामा त्यही त्यसमा चाहिँ बढी ध्यान दिनुपर्ने जस्तो लाग्छ मलाई कुन चाहिँ सही हो कुन चाहिँ गलत हो त्यो बुझेर मात्रै मिडियामा हाल्नुपर्ने न्युजहरू अब यो कम्पिटिसनको ला होइन तर कुन चाहिँ सही समाचार छ त्यो मात्रै हालिदिनुपर्ने जस्तो मलाई लाग्छ